हालैमा भएको चन्द्रयान थ्रीको बारेमा म अलिकति बताउन चाहन्छु चन्द्रयान थ्री एक उच्चलित उपग्रह मिसन हो रहेको छ जसमा भारतीय इसरोले चन्द्र चन्द्र ल्यान्डिङ क्राफ्टको पूर्ण चन्द्रमाको मुक्त गर्ने कोसिस गरेको छ यो प्रोजेक्ट चन्द्रयान दुईको सफलता स सकारत अनुसार बनिएको छ जसमा विक्रम लेन्डर चन्द्रमामा पुगेन भए पनि अर्बिटको राम्रोसँग काम गरिरहे चन्द्रयान थ्रीले फेरि चन्द्रमाको मुक्तक मुक्त गर्ने कोसिस गर्ने हो रहेको छ र यो मिसनले लेसन्सहरू हुन्छ जसरी विक्रमले केलाई दिएको खतराहरूलाई ठिक गर्यो यो मिसनले इन्डियन स्पेस एजेन्सीको टेक्निकल केपेसिटी र डिटरमेसनको दर्शाउँछ अहिलेसम्म चन्द्रयान थ्रीको बारेमा खास कुराहरू यो आएको छ भन्दाखेरि चाहिँ अब साउथ साउथ पोल जुन चाहिँ मुनको चन्द्रको साउथ पोलमा अहिलेसम्म कुनै पनि स्पेस कुनै पनि कन्ट्री पुग्नसकेको पुग्नको लागिन समस्त थिएनन् तर भारतीय एउटा यस्तो कन्ट्री भयो जहाँ कि हाम्रो इसरो कम्पनीले फर्स्ट विक्रम लेन्डर साउथ पोलमा सक्सेसफुल्ली लेन्ड गराए अनि अहिले सक्सेसफुल्ली वहाँबाट पठाएको पिक्चर्सहरू आउन थालिरहेको छ